आजको संसारमा चाहिँ नेपाली भाषा बोल्नेहरूले सामना गर्नुपरेको धेरै नै चुनौतीहरू छन् विशेष हाम्रो हामी पश्चिम बङ्गाल राज्यमा हामी बस्दछौँ र जब हामी यो नेपाली बोल्नेहरू चाहिँ हामी दार्जिलिङभित्र मात्र छौँ जब हामी यो दार्जिलिङ छोडेर सिलगढी समेत मात्रै पनि पुग्छौँ भने त्यहाँ हामीलाई हामीले बोलेका भाषाहरू देखेर नेपाली देखेर हामीलाई दोकानेदेखि लिएर हामीलाई एउटा रिक्सावालाहरूले पनि ठग्ने गर्दछ किनभने अब नेपाली भनेपछि चाहिँ उनीहरले ए केही जान्दैन केही बुझ्दैन भन्ने उनीहरूकोमा एउटा दिमाग र एउटा मन चेतना उनीहरूको त्यस्तो प्रकारको हाम्रो निम्ति बनाउ बनाउँदछ र हामी यो नेपाली भाषालाई लगेर हामी एउटा कलकत्तासम्म पनि हामी साँच्चै नै यो भाषालाई हामी बोल्न सक्दैनौँ किनभने कलकतामा जब हामी एउटा इन्टरभ्यू दिनु जान्छौँ भने कहाँबाट भनेर हामीलाई जब सोध्छ भने हामी दार्जिलिङबाट भनेपछि एउटा अर्कै उनीहरूले बङ्गला बोल्नु सक्छ भनेर उनीहरूले सबभन्दा पहिला हामीलाई सर्वप्रथम त्यो हामीलाई कोइसन गर्ने गर्दछ र मलाई के लाग्छ भने अहिले जुन चाहिँ हाम्रो एउटा नेपाली भाषाको एउटा जुन एउटा गरिमा एउटा जुन चाहिँ एउटा इज्जत जुन चाहिँ एउटा अस्तित्वको लडाईँ छ त्यो चाहिँ एकदमै एकदमै ठुलो भएर गएको छ किनभने यो भाषा एउटा दार्जिलिङसम्म मात्र कन्फाइन्ड भएर गएको छ याँदेखिन् उता यो भाषा कुनै पनि यो जुन चै नेपाली भाषा कुनै पनि चल्दैन जब हामी कलकत्तासम्म पुग्छुौँ भने यो भाषाले स्ट्रगल गर्नुपर्दछ हामीले स्ट्रगल एज अ नेपाली स्ट्रगल गर्नुपर्दछ किनभने जब हामी एउटा इन्टरभ्यूमा उभिन्छौँ हरेक कुरामा भने चाहिँ नेपाली जान्दछौँ भनेर सोध्दैन सबभन्दा पहिला तिमीहरू बङ्गला बोल्न जान्दछौँ भन्ने कुरा नै उनीहरूले सोध्ने गर्दछ र आजको संसारमा चाहिँ नेपाली भाषा बोल्नेहरूलाई चाहिँ धेरै नै चुनौतीहरूको सामना गर्नुपर्दछ